मलाई फोटोहरू खिच्न धेरै मन पर्छ अनि म मेरो फोटोहरू कोही कही बेला कहिले त्यस्तो राम्रो आएको हुँदैन कोहीमा लाइटहरू बेसी आइरहेको हुन्छ कोहीमा बिग्रेको हुन्छ अनि त्यसलाई राम्रो बनाउनलाई चाहिँ फोटोहरू एडिट गर्छु जस्तो कि अब पलेस एपहरू हुन्छ त्यो एपहरूमा गएर म मेरो फोटो एडिट गर्छु अनि एडिट गर्दाखेरि चाहिँ जस्तो अब कोहीमा अब त्यस्तो बिग्रेको हुन्छ नि लाइटहरू अब बेसी आएको हुन्छ फोटोमा त्यसलाई अब लिमिटेड अब ब्यालेन्स गर्नुलाई त्यो एपहरू एडिट गर्दा राम्रो देख्छ

फोटोहरू एडिट गरेर चाहिँ अब राम्रो देख्छ फोटोहरू अनि अनि एडिट नगरेको फोटो अनि एडिट गरेको फोटोमा चाहिँ अब डिफ्रेन्स एकदमै देख्छ जस्तो एडिट नगरेको फोटोहरूमा अब अलग्गै हुन्छ अनि एडिट गरेपछि त्यहाँनेरि अब मिलाएर फोटोहरू हैन सबैसँग मिलाएर राम्रो देखेको हुन्छ